अब मौसमहरूले बिगार्दाखेरि त अब अलिकति मौसमहरूसँग त अलिकति चाहिँ त्यस्तै हुन्छ मौसमहरूले त बिगारेको त अब साह्रै गर्नु सकिँदैन र अब किरा फटेङ्ग्राहरू अलिकति लागेकोमा चाहिँ अब साग सब्जी लागेकोमा चाहिँ त्यही दबाईहरू अहिले त बजारतिर पाइहाल्छ है त्यो विषय त्यो दबाईहरू ल्याएर अलिकति त्यो कस्तो पाराले त्यसलाई उयो गर्नुपर्ने त्यही पानीमा मिलाएर हुन्छ कि के गरेर हुन्छ त्यही दबाईहरू छरेर अलिकति साग सब्जीलाई बचाउने काम गर्छु है अन्त अब यता पानीहरू परेर अलिकति ज्यादा बिग्राऱ्यो भनेदेखिलाई त अब त्यो त बिग्रिने कुरा नै हो र त्यसलाई फेरि नयाँ हालेर त्यसलाई उब्जनी गर्नु पऱ्यो अन्त अब त्यही जनावरहरू साग सब्जीमा लाग्छ लाग्ने गर्छ दुम्सी भयो यो मृगहरू कुँदोहरू भयो है त्यो कुरालाई चाहिँ तिनारलाई चाहिँ कस्तो प्रकारले जोगाउनु भन्दाखेरि चाहिँ अलिकति कि त बारेर हुन्छ कि होइन भने बारेर पनि भएन भने अलिकति त्यही बजाउने अलिक तर्साउने कुराहरू राखेर त्यो पाराले धपाएर त्यो साग सब्जीलाई अलिकति उब्जनी गर्ने गर्छु